सङ्गीत गीत गाउनु भनेको चाहिँ अब यस्तो गीत पनि थुप्रै किसिमको हुन्छ एउटा आधुनिक गीत भयो लोक गीत भयो एउटा शास् शास्त्रीय सङ्गीत भयो लोक गीत आधुनिक गीत भनेको त आहिले लोक गीत भनेको एउटा पुरानो गीतहरू नै हो त्यो पुरानो फिलिङ्स भएको गीतहरू जुन चाहिँ त्यसमा चाहिँ यथार्थ भावनाहरू पोखिएको हुन्छ लोक गीत गाउनु पनि सजिलै छ आधुनिक गीत आधुनिक गीत त आहिलेको आहिलेको परिवेशलाई हेरेर रचेको हुन्छ त्यो गीत गाउनु पनि एकदमै रमाइलै हुन्छ सकिन्छ तर शास्त्रीय सङ्गीत गाउनु चाहिँ अब त्यो कठिन छ त्यसको जबसम्म त्यसलाई हामीले त्यसको प्रशिक्षण लिँदैनौँ प्रशिक्षण लिएँ नलिइ चाहिँ हामीले शास्त्रीय गीत गाउनु सकिँदैन त्यसले गर्दा शास्त्रीय गीत सङ्गीत चाहिँ अलिकति अप्ठ्यारो छ र मलाई चाहिँ अहिले मलाई मनपर्ने भनेको चाहिँ आधुनिक गीतै हो आधुनिक गीतै किनभने आहिलेको परिवेश र आहिलेको समय अनुकुल त्यसलाई हेरेर एउटा कथिएको हुन्छ गीतहरू होइन त्यसले गर्दाखेरि आधुनिक गीत गाउनु एकदमै मन पर्छ लोक गीत पनि मन पर्छ मलाई गाउनु